हाम्रो भारतमा नेपाली चाड दसैँ टिका है दसैँको टिका जुन चाहिँ हाम्रो यो असोज महिनामा मनाउँछ है द दसैँको टिकामा चाहिँ हामी सबैजना परिवारहरू भेला हुन्छौँ होइन मजाले हामी खानपिनहरू मज्जाले गर्छौँ एका अर्कामा भेट गर्छैँ होइन हामी नयाँ लुगाहरू किन्न जान्छ हामी परिवारलाई नै नयाँ लुगाहरू किन्छ त्यो दिन चाहिँ हामी मजाले त्यो दिनको लागि चाहिँ दसैँको टिकाको दिनको लागि चाहिँ हामी पहिलैदेखि नै एकदमै प्रिपेरेसन है एकदम प्रिपेयर भएर बस्छुौँ चामलको टिका लगाउँछौँ है त्यसलाई चाहिँ हामी अक्षता भनेर भन्छौँ अनि दसैँको टिका लगाउँछ त्यसमा चाहिँ त्यो त्यो चामलले चाहिँ त्यो अक्षताको टिका लगाउनुलाई चाहिँ हामी दसैँको टिका भन्छौँ होइन हामी त्यसमा परिवारमा भेट्न जान्छौँ हामी आफन्त आफन्तजनलाई भेट्न जान्छौँ हामी होइन हाम्रो काका मामा बडा बडी होइन हामी सबै जनालाई त्यो दिन चाहिँ नयाँ लुगाहरू लगाएर है कोसेलीहरू बोकेर हामी एकअर्कालाई भेट्न जान्छौँ त्यहाँ दसैँको टिका ल लगाएर मिठाई खाएर खानापिना खाएर दक्षिणा थापेर हामी आउँछौँ र यही प्रकारले नै हामी आफ्नो घरमा पनि होइन पहिला चाहिँ हामी आफ्नो घरमा आफ्नो घरको ठुला बडा होइन बाजे बजू उहाँहरूको हातबाट हामी आशीर्वाद थाप्छौँ टिका लगाउँछौँ दक्षिणा थाप्छौँ होइन त्यसपछि हामीले आफ्नो सानाहरूलाई हामीभन्दा सानोहरूलाई हामीले पनि टिका लगाइ दिन्छौँ दक्षिणा दिन्छौँ आशीर्वाद दिन्छौँ होइन उहाँहरूले कोसेली बोकेर आएको हुन्छ अनि हाम्रो त्यसरी नै थुप्रै थुप्रै हाम्रो आफन्तहरू जहाँ पनि टाढा टाढा जहाँ पनि छ हामी अरूबेला नगए तापनि दसैँको बेलामा चाहिँ हामी भेट्न जान्छौँ रमाइलो गर्छौँ खुसी खुसी होइन त्यतिबेला हामी हाम्रो माझमा रिस रागहरू जे जति पनि छ त्यो हामी सबै त्यागेर होइन हामी सबै भेट्नु जान्छौँ त्यतिबेला होइन हा हामी एकअर्कालाई प्रेम प्रेम जताउँछौँ हामी त्यो त्यो दिन चाहिँ हामी बिहा गरेको बिहा गर गरेको जति पनि महिलाहरू हुन्छ होइन उहाँहरू आफ्नो आफ्नो माइत जान्छन् आफ्नो श्रीमानसँग होइन श्रीमानलाई लिएर आफ्नो छोराछोरीहरू लिएर हामी माइत जान्छौँ हामी माइत गएर हामी आफ्नो मामाहरूको घरमा फुपूहरको घरमा टिका ल लगाउन जान्छौँ त्यसरी नै हामी यता छोरा बुहारी फेरि हामी यताको पनि हामी त्यस्तै गर्छौँ र हाम्रो यही दसैँ दसैँ भनेको नै हाम्रो लागि एकदमै ठुलो चाड हो होइन दसैँमा चाहिँ हामी त्यस्तै गर्छौँ हामी सबैजाना भेला भएर हामी बेलुका दिनभर बिहान टिका सिका लगाएर मजाले है टिका लगाएर अक्षता थापेर आशीर्वाद थापेर होइन हामी नाच गान गर्छौँ र रमाइलो गर्छौँ बेलुका खानपिनको तयारी हुन्छ तास खेल्ने खेलिरहेको हुन्छ अन्ताक्षरी खेल्ने खेलिरहेको हुन्छ होइन सबैजना आफ्नो आफ्नो मनोरञ्जन गरिरहेको हुन्छ र अर्को अर्को हाम्रो दसैँ सकेपछि लगत्तै हाम्रो तिहार आउँछ होइन तिहार चाहिँ हाम्रो नेपाली क्यालेन्डरको कात्तिक महिनामा आउँछ होइन इङ्ग्लिस महिनाको नोभेम्बरमा अनि तिहारमा चाहिँ हाम्रो तिनवटा हुन्छ जस्तै गाई तिहार गोरु तिहार हुन्छ र अर्को चाहिँ भाइ टिका लगाउने दिन हुन्छ होइन हामी फर्स्टमा त हामी काग तिहार मनाउँछौँ होइन काग काग तिहार मनाउँछ काग तिहारको दिन चाहिँ बिहान नुहाइ धुवाइ गरेर रोटी बनाउँछौँ रोटी बनार पहिलाचोटि चाहिँ हामी कागलाई दिन्छौँ होइन मिठो मिठो खाना बनाएर कागलाई दिन्छौँ त्यसपछि हामी त्यो खाना खान्छौँ र बेलुका साँझबत्ती एउटा दियो हामी द दैलोमा बालिदिन्छौँ काग तिहार त्यहाँबाट आजदेखि चाहिँ हाम्रो तिहार सुरु भयो भनेर होइन यसैगरी अर्को दिन चाहिँ हाम्रो हुन्छ कुकुर तिहार दिन पनि त्यसरी नै हामीले नुहाइ धुवाइ गरेर होइन बिहान मजाले नुहाइ धुवाइहरू गरेर घरमा पूजाहरू गरेर सयपत्री फुलको माला उनेर हामीले हाम्रो घरको कुकुरलाई हाम्रो घरमा छैन भने पनि बाहिर जहाँ पनि छ कुकुरहरलाई हामीले टिका लगाएर मिठो खाना खान दिन्छौँ होइन मिठो खान खानहरू दिन दिन्छौँ र त्यो पर्वलाई चाहिँ हामी कुकुर तिहार भन्छौँ र अर्को कुकुर तिहार पछि लगत्तै भोलि चाहिँ हामी भोलिको दिनमा चाहिँ गाई तिहार मनाउँछौँ गाई तिहारको दिन चाहिँ त्यसरी नै घरको छोरी बुहारी आमा सासु है सबैजाना बिहान मज्जाले नुहाइ धुवाइहरू गरेर घरहरू सबै सफा गरिदिन्छौँ होइन सबै सफा गरेर मजाले अन्त बेलुका भए पछि हामी अन्त फुलको माला उनेर दैलो खिडकीमा हामी र दैलो खिडकीलाई सजाउँछौँ र हाम्रो पूजा कोठा है हामले जहाँ लक्ष्मी पुज्छ पुज्ने दिन पुज पुज लक्ष्मी पुज्ने दिनलाई चाहिँ गाई तिहार भनिन्छ होइन त्यो लक्ष्मी पुज्छौँ हामी म मज्जाले पुज्ने ठाउँमा पनि मजाले डेकोरेसनहरू गर्छौँ सजाउँछौँ मजाले त्यो त्यसलाई होइन अनि मजाले सजाएर चाहिँ बेलुका अनि भैलेनी खेल्नेहरू पनि आउँछ भैलेनी खेल्न पनि जान्छौँ होइन यता उता धेरै घरमा भैलेनी खेल्छौँ त्यहाँबाट भैलेनी खेलेपछि हामलाई दक्षिणा दिन्छ कसैको घरमा सेलरोटी पाकेको हुन्छ र त्यो सेलरोटी खान दिन्छ र जसको घरमा हामी फर्स्ट फर्स्ट टोली हुन्छ हाम्रो पहिलो टोली भैलेनी खेल्ने पहिलो टोलीलाई टिका अक्षता ल लगएर दक्षिणा दिने गर्छ अलग्गै प्रसाद पूजा गरेको प्रसाद पनि पाइन्छ होइन अनि त्यसरी नै घर घर हामी धेरै रात उज्यालो बिहान मिज मिरमिरे उज्यालो भइन्जेलसम्म हामी भैलेनी खेल्छ होइन लक्ष्मी पूजाको दिन चाहिँ गाई तिहारको दिन चाहिँ त्यसरी हामी मजाले गाई तिहार मनाउँछौँ गाईलाई पुजेर मात्रै होइन बिहान चाहिँ पहिलो चाहिँ पहिला चाहिँ हामी गाईलाई पुज्छौँ गाई गाईलाई पुजेर मात्रै हामी यता आफ्नो घरमा गर्छौँ होइन पैसाहरू रुपियाँलाई पूजा गर्छौँ सुन चाँदीलाई पूजा गर्छौँ हामी अनि त्यसको लगत्तै पछि चाहिँ गाई गोरु तिहार आउँछ गोरु तिहारको दिन पनि त्यसरी नै हामीलाई जस्तो हिजोको दिनमा गाईलाई पुजेको थियो त्यसरी नै भोलिपल्ट गोरुलाई पुज्छुौँ गोरुलाई पुज्दा खुवाइ पनि त्यसरी नै हामीले बिगत दिन रा रा राखी डोरी जुन चाहिँ डोरी चाहिँ हातमा बानेको हुन्छ त्यो त्यो डोरी चाहिँ हामी त्यो दिन चाहिँ खोलेर गोरुको पुच्छरमा बान्दिन्छौँ है अनि त्यसरी हामीले घरका बाबाहरूले बाबा ससुरा होइन घरको मेल अब लोग्ने मान्छेले गोरुको पूजा गर्छ गोरुलाई पुज्छ पूजा गर्छ र केटाहरू मान्छेले लोग्ने मान्छेले त्यो दिन देउसी खेल्न जान्छ होइन त्यसरी नै घर घर देउसी खेल खेल्दै जान्छ र भोलिपल्ट चाहिँ भाइटिका हुन्छ हाम्रो भाइटिका त्यसरी नै घरको छोरीचेलीले होइन आफ्नो दाजु भाइलाई टिका लगाउनु जान्छ कोही टिका लगाइदिन्छ र बिहा भएको छोरी चेलीले माइत गएर टिका लगाइदिन्छ कोही कोही छोरीचेलीको घरमा आफ्नो माइती आउने हुन्छ टिका लगाउनु होइन त्यहाँबाट टिका लगाउँछ त्यसरी चाहिँ भाइटिका मनाउने गर्छ अनि त्यसरी नै अब हाम्रो नेपालीको चाड भयो पहिलो बैशाख होइन पहिलो वैशाखमा चाहिँ हामीले धान रोप्ने गर्छौँ हिलो खेल्ने गर्छौँ होइन त्यो गर्छौँ अनि त्यसरी चाहिँ असार पन्ध्रमा चाहिँ हामीले धान खेती गर्ने गर्छौँ अनि पहिलो वैशाख चाहिँ हामीले यहाँ कालेबुङमा आजकल पहिलो वैशाख मनाउने गरेको छौँ हामी सबैजाना आफ्नो नेपाली भेष भूषामा घुम्छौँ डुल्छौँ नाच गान गर्छौँ रमाउँछौँ खेल्छौँ खान्छौँ डुल्छौँ होइन